यहाँको खेतीबारी चाहिँ हाम्रो चिया बगान हो चिया बगान चाहिँ एकदम ठुलो छ जहाँ ठुलो बगान हो हामी बगानमा हिँड्छौँ बर्खाभरि पत्ती टिप्छौँ पत्ती टिपेर हामीले नसकेको परमनेन्टले नसकेको बिगा लगाउँछ बिगाले नसकेको पनि क्यास लगाउँछ बिगा क्यासको चाहिँ हाजिरी छ अढाइ सय गरेर त्यसरी दिन्छ उनीहरूको गेजेटीहरू काटिँदैन फोन पैसाहरू काटिँदैन सुक्खा हाजिरी चाहिँ उनीहरूले पाउँछ छुट्टीहरू पाउँदैन हाम्रो चाहिँ सब कुरो पाउँछ फेसिलिटीहरू चाहिँ अब जस्तै बगानमा हाम्रो हाजिरी चाहिँ अढाइ सयमा छ सब कुरो अब काटिएर दुई सय बिस गरेर पाउँछौँ अनि पाउने सहुलियत त त्यही ब्लेङ सालमा एक पल्ट ब्ल्याङ्केट दिन्छ सालमा छुट्टी पाउँछौँ त्यही छुट्टी अब त्यस्तै फर्स्ट जनवरी भयो छब्बिस जनवरी भयो त्यस्तैको छुट्टीहरू पाउँछौँ हामी सग्राँतीको माघे सग्राँतीको छुट्टीहरू पाउँछौँ अनि बगान बाहेक अरू हाम्रो प्राइभेट कमाइ चाहिँ के छ भने गुवाबारी छ गुवा चाहिँ अब घर वरिपरि जति पनि बारी छ घर वरिपरि घरेटी मात्र राखेर सब गुवाको खेतीहरू गर्छौँ हामी जति बारी खालीहरू छ जम्मैमा गुवाहरू लगाउँछौँ गुवाबाट हामीलाई चाहिँ अब प्राइभेट हाम्रो बगान बाहेक चाहिँ खेती चाहिँ त्यही छ हाम्रो अन्त